अन्त म बजार चाहिँ मनपर्दैन बस्ती मन बस्ती नै मनपर्छ किन भन्नुहुन्छ भने अब अहिले छोरी ज्वाइँसँग बजारकै छेउछाउमा बस्न त बसेकी छु तर बस्तीमा भनेको एक झ्याङ खोर्सानी रोप्यो भने पनि टिपी खान पाउँछ सिमी एक झ्याङ रोप्यो भने पनि यसो एक दुई छाक अब टिपी खान भ्याउँछ गरिन्छ अलिअलि रोपराप गरिन्छ हो बजारमा बसेर बजारमा त अब खाली किन किनेरै खानुपर्छ नयाँ चिजहरू अब रोपेका कुरा खान पाउँदैन र बस्ती नै मलाई चाहिँ अब मनपर्छ सानैदेखिको बस्तीमै बसेको बस्तीमै हुर्केकोले गर्दाखेरि चाहिँ बजारमा चाहिँ म मन पर्दैन